हेलो हेलो म बोलेको त गोरुबथानबाट बोलेको तपाईँकोमा दोकान छ भनेर सुनेको थिएँ हजुर सब्जी चाहिँ के के छ हौ सब्जी चाहिँ के के छ ए फलहरू पनि छ है मलाई अलिकति पर्सिको दिन पूजा छ त अलि सब्जीहरू इस्कुसहरू चाहिएको थियो र नि मलाई मोटामोटी दस केजी जस्तो आलु इस्कुस पाँच केजी जस्तो प्याज चार केजी जस्तो यस्तो कतिवटा सामानहरू मिलाएर ल्याउने विचार छ हौ भाउ चाहिँ के भाउ चाहिँ के छ तपाईँकोमा

ए हुन्छ हजुर ल ल ल ल ल हुन्छ हुन्छ फलहरूमध्ये हजुर फलहरू चाहिँ फलहरू पनि छ होइन एप्पलहरू हजुर हजुर हजुर

ताजै त होला नि होइन ताजाताजै छ होला हजुर हजुर हजुर भाउ चाहिँ के छ फलहरूको उम् हजुर हजुर अँ हजुर हजुर

एकछिन पछि म दोकान आउँछु नि ल हुन्छ हुन्छ